हाम्रो सांस्कृतिक परम्परा धेरै छ दसैँ तिहार पहिलो वैशाख दसैँ छ मान्दैआएको छौँ दसैँ मान्छौँ टिका लगाउँछौँ दसैँमा ठुलोबडाकोबाट आशीर्वाद लिन्छौँ यहाँ वल्लो घर पल्लो घरमा खसी काट्छन् कुखुरा काट्छन् दुर्गापूजा गर्नु जान्छौँ मजाले दुर्गापूजाहरू घुम्छौँ मजा आउँछ पूजा गर्छौँ पूजासूजा गर्छौँ घर आउँछौँ रमाइलो हुन्छ चेलीबेटीहरू हाम्रो घरमा आउँछन् हामी पनि जान्छौँ माइत जान्छौँ माइतघर जान्छौँ माइतघरमा पनि मजा आउँछ बाबाआमाहरूसँग बाबाआमाहरूको आशीर्वाद लिनु टिका लगाइदिनु हुन्छ जे जस्तो मिठो मसिनो खाएर रमाइलो गर्छौँ भेटघाट हुन्छ सबैसँग मेरो मेरो माइतघर चाहिँ याङ्माकुम बस्ती पर्छ वहाँ जान्थ्यौँ आउँथ्यौँ त्यहाँबाट फेरि भाइटिका तिहार आउँछ तिहारमा मजा आउँछ भाइ आउँछ टिका लगाउनु देउली भैलीहरू खेल्छौँ घर झिलिमिली बनाउँछौँ दियोहरू जलाएर मजाले घर झिलिमिली पार्छौँ वल्लो घर पल्लो घर रमाइलो हुन्छ एकदम देउसी भैली खेल्नेहरू मजाले खेलिरहेको हुन्छन् हाम्रो घरमा पनि आउँछन् थुप्रो